मेरो रनिङ सौक हैन मेरो पेसा हो जतिखेरदेखिन् मैले रनिङ यस्तो गर्नुथालेँ म पहिला सक्दिनँ त्यो रनिङ गर्न अहिले पनि त्यति साह्रो सक्दिनँ तर रनिङ चाहिँ एउटा सौक हो जस्तो कि सबैले गर्नुपर्छ जस्तो कि आर्मीतिर चाहिन्छ अब हामीलाई रनिङ आर्मीतिर हामीलाई रनिङ चाहिन्छ कति चाहिन्छ अब सोह्र सय मिटर चाहिन्छ त्यतिखेर हामी कुद्नुपर्छ भक्कु कुद्नुपर्छ चार मिनेटमा हामीले टाइम पुरा गर्न सोह्र सय सोह्र सय मिटर हामीले कुद्नुपर्ने छ जसरी त्यसरी नै हामी आर्मी बन्नुको लागि चाहिँ र पेसा हैन रनिङ चाहिँ रनिङ एकदमै सेहतलाई नि राम्रो छ मैले रनिङ म मैले रनिङ दस वर्षदेखि स्टार्ट गर्नुथालेको रनिङ अहिले म सोल् अठाह्र वर्षको भएछु अहिलेसम्म रनिङ गरिरहेको छु डेली बिहान पाँच बजेदेखिन् साढे सात बजे चाहिं रनिङ गर्छु म लगभग मैले दस किलोमिटर कुद्छु म आफ्नो यो रनिङ बिस तिन घन्टाको दस किलोमिटर कुद्छु बेसी कुद्दिनँ दस किलोमिटर कुद्छु अनि त अरू साथीहरूलाई पनि मैले उत्साह गर्छु कुद्नुको लागि आउनु भनेर छिटो छिटो आउनु भनेर कुद्नुको लागि भन्छु रनिङ चाहिँ एउटा एकदमै एउटा स्रोत हो जस्तो कि अब मान्छेको सेहतको लागि भुँडीहरू घट्नुसक्छ र यो रनिङले स्टामिना बढ्छ आफ्नो आफ्नो अब अनुहारमा ग्लो आउँछ खुट्टाहरू पनि मजाले एकदम राम्रो मेच्योर्ड हुन्छ कुदे भने मजाको शरीर देख्छ ढाल देख्छ राम्रो अनि जुत्ता लाएर कुद्ने खाली खुट्टा कुद्नुसक्छ हामी रनिङ एकदमै राम्रो हो जस्तै कि रनिङ गर्छ हामीले एक्चुली रनिङ गरिराख्नु पर्छ सबैलाई राम्ररी कुद्नु अझै भन्दैछु रनिङको बारेमा रनिङ एकदम स्टामिना बढाउनुलाई रनिङ एकदमै राम्रो हो शरीरको सेहत मेनटेनेन्स गर्नुछ भने चाहिँ रनिङ एकदमै राम्रो हो जस्तो कि अब हामी डेलीको डेली दस किलोमिटर कुद्छौँ त्यसरी नै रनिङ फेरि हामीलाई अब कतितिर म्याराथनहरू गर्यो भने अब स्पोर्ट्स भयो भने रनिङको लागि र भाग लिएर हामी जित्नु सक्छौँ हार्नु सक्छौँ हारजितको खेला हो अगाडि कुद्यो भने हामीले केही पुरस्कार पाउनु सक्छ आफ्नो केही छाप छोडेर जान सक्छ रनिङको लागि मैले यस्तो गरेँ भनेर म्याराथनमा त्यही मेरो चाह छ र त्यही चाहिँ मेरो पेसा हैन रनिङ चाहिँ आफ्नो सेहतको लागि कुदेको हो रनिङ एकदमै राम्रो हो जीवनभरि कुदिराख्नु सेहतको लागि राम्रो हो जय श्रीराम जे मन लागे जसरी मन लाग्यो कुद्नु कुद्नु कुद्नु कुदेन भने हुँदैन संसार घुम् संसार पनि घुम्छ कुद्नु नि पर्छ यो सही कुरा हो आर्मीतिर नि हामीलाई छ मि ए सोह्र सय किलोमिटर कुद्न छ मैले सोह्र सय बेसी कुदेर पनि सबभन्दा फर्स्ट मैले बनायो र आर्मीमा आर्मीमा नौकरी पाएँ अहिले बेसी तलब छ साठी हजार तलब छ नौकरी आर्मीमा राम राम सबैलाई